हेर न सानी त्यो सोफा ल्याएर त मेरो घरमै अँध्यारो देखेको हो एउटा राम्रो थिएन कस्तो लाग्यो मेरो हसबेन्डले कति कराउनु भयो मलाई होइन यस्तो खाले यस्तोमा किन पैसा हालेको किन वेस्ट गरेको पैसा त्यसै पैसा त्यसै आउँछ भनेर यस्तो उस्तो कुराहरू भन्नु भयो हो मैले गाउँ घरकोहरूलाई भनिदिए भनिदिएको छु यस्तो खाले सोफाहरू नलिनु हो किन्यो भने राम्रै ब्रान्डको हेरेर किन्नु सबजनालाई म भन्दैछु पैसा त्यसै आउँदैन राम्रो खाले सोफाहरू हेरेर किन्नु होस् राम्रो ब्रान्डको हेरेर हो नानीहरू बसेर टिभी हेर्थ्यो टिभी हेर्दा सब कोट्याइदियो कोट्याउँदामा कोटिने सोफा कस्तो होला कस्तो होला हो त्यही भनेर म भन्दैछु सबजनाले राम्रो हेरेर किन्नु होस् है अब किन्दाखेरि चाहिँ एकदम राम्रो सोचेर विचार गरेर किन्नु पर्ने रहेछ हो मेरो साथीले त भन्दै थियो यो राम्रो छैन होला सोफा नकिन भन्दै थियो म जबर्जस्ती गरेर किनेँ हो बेकार गरेछु मैले यस्तो क्वालिटीको सोफा किन्नु नै हुने रहेनछ अब चाहिँ मलाई थाहा भयो जाँदाखेरि राम्रो ब्रान्डको हेरेर किन्छु हो म सबजनालाई भन्दैछु सोफा चाहिँ राम्रो हेरेर किन्नु होस् है किन्दा चाहिँ अबदेखि हो एक हप्ता भएको छैन सोफा किनेको यस्तो हुन्छ भने त कस्तो लाग्छ पैसा त त्यसै आउँदैन नि पैसा कमाउनलाई कति मेहनत गर्नु पर्छ होइन कति स्ट्रगल गर्नु पर्छ त्यही भनेर सबलाई म भन्दैछु यस्तो खाले नकिनिदिनु होस् अबदेखि हो मैले पनि धोका खाएँ कलर पनि राम्रो थिएन हो एकदम रूम अँध्यारो देख्ने हो घुरमैलो खाले कलर थियो